हेलो हजुर ए मेरो मेरो त ऊ बहिनी बिमार भएर नि हस्पिटलमा लगेको कि हिजो हजुर हजुर म पनि अलिक हतारमा थिएँ हजुर हजुर ए मेरो चाहिँ अब छैन अब मैले हिजो राखेको कि हिजो बिहान अन्त बिमारी अब त्यतिकै जस्तो छ अलिकति कम्ती चाहिँ भएको जस्तो छ तर डक्टरहरू चाहिँ खोइ टाइममा आएको जस्तो लागेन हौ आएर पनि क्या त अब राम्रोसँगले नसोधेको हो त्यस्तो क्या त अब सोध् राम्रो अब सोधेर राम्रोसँगले ऊ नगर्दो रहेछ हौ याद नगर्दो रहेछ हौ हजुर हजुर पहिला हजुर ए ए र त

हजुर ए हवस् हाम्रो त त्यही त हिजै हिजै लगेको कि हिजो बिहान लगेको अब मैले बिचार गर्दाखेरि चाहिँ हिजो बेलुका डक्टर आउँदा अघि बिहान पनि अब टाइममा नआएको हो त्यो कारण चाहिँ अब भने जस्तो जाती हुन्छ जस्तो लागेन हो अब के गर्नुपर्ने हो राम्रोसँगले टाइममा छैन केयरलेस नै भएको रहेछ हौ त्यही त टाइममा आउँदैन फेरि सोध्नु ओर्नु पनि ठिकसँगले सोध्दैन ए हजुर हुन्छ हुन्छ हुन्छ